परिवार अरू सदस्यहरूसित समय बिताउन आफ्नो विचार पोख्ने उपायका रूपमा तपाईँले कसरी उनीहरूसित भान्साकोठा साझा गर्न चाहनुहुन्छ मेरो परिवार र अरू सदस्यहरूसित चाहिँ अब समय बिताउनु चाहिँ म चाहिँ भान्साघरमा कसरी उयो गर्छु भने चाहिँ उनीहरू आउँछन् होइन त्यहाँदेखि भान्साकोठामा बस्छन् अनि मतलब मतलब चाहिँ कसरी भन्दा चाहिँ अब गेटटुगेदर चाहिँ कसरी गर्न चाहन्छु भने चाहिँ उनीहरू आउँछ अनि आएर गफ गर्छन् होइन त्यहाँदेखि अन्त उनीहरूलाई म केही बनाएर खिलाउने छु अनि त्यतिकै बात गर्ने छौँ त्यहाँदेखि अन्त त्यस्तैहरू आफ्नो किचन आफूलाई आफ्नो के हो आफ्नो विचारहरू भन्नेछु उनीहरूले भन्ने छन् अनि त्यसरी नै बात गर्दै हाँस्दै आफ्नो विचारहरू पोख्नेछन् होइन त्यस्तै बातहरू गर्नेछन् र अनि त्यसरी नै हाँसीखुसी गर्दै आफ्नो मतलब आफ्नो उपायहरू बताउने छन् त्यस्तैहरू विचारहरू पोख्नेछन्